समाजमा नर्तकीहरूले अझ पनि धेरै चुनौतीहरू सामना गर्नु पर्दछ प्रथम त हाम्रो देशमा अहिलेसम्म मानिसहरूले नृत्यलाई एउटा पेसाको रूपमा नभएर सोखकै रूपमा मात्र हेर्दछ मलाई थाहा भएको एउटा नर्तकीको नाम हो उसले धेरै सङ्घर्ष गर्नु परेको थियो उनी साथै महिला नर्तकी भएको कारणले गर्दा पनि ख्यालै उनले धेरै सङ्घर्ष गर्नु परेको थियो उनले समाजकाहरू भनाइ धेरै खानु परेको थियो कारण कति ठाउँहरूमा नृत्यलाई अझै अझ गर्न राम्रो हो भनेर उचित मानिँदैन अथवा नराम्रो हो भनेर मानिन्दछ उनले समाज साथै अरू समस्याहरू राखेर यति सङ्घर्ष गरेर र पछि हिन्दी जगतको नामी कोरियोग्राफरको रूपमा चिनिन्छ